हेलो ए दाजु यो सुदृति रेस्टुरेन्ट हो नि दुई नम्बर गेट छेउमा नि यही हजुर हजुर मलाई खानाको अर्डर दिनु पर्थ्यो कि म रिसर्च हस्टेलबाट बोलेको आरएस वुमन्स रिसर्च स्कलर हस्टेलबाट अनि आज त्यहीँ आठ नौजना केटीहरूलाई पुग्ने गरेर खानाको अर्डर गर्नु थियो कि आज बर्थ डे को सानो ट्रिट दिऊँ भनेर नि ए हजुर हजुर हुन्छ आधा घण्टा भित्रमा खाना दिनु सक्नु हुन्छ ए हुन्छ दाजु हुन्छ मेरो लेखिदिनु होस् न अर्डर उसो भए मलाई तिन तिन प्लेट मलाई प्लेन राइस गरिदिनु होस् अन्त तिन प्लेट मलाई दाल मखनी गरिदिनु होस् अन्त दुई प्लेट पाँचवटा जति बटर नान गरिदिनु होस् अनि मिक्स भेजमा के हुन्छ होला ए हुन्छ हुन्छ पनिरको पनिर मिक्स भेज गरिदिनु होस् दुई प्लेट पनिर पनिर मिक्स भेज गरिदिनु होस् अनि चिकन ड्राई फ्राई पनि गरिदिनु होस् ल हुन्छ दाजु आधा घण्टामा पठाइदिनु होस् ल मेरो खाना हुन्छ हुन्छ थ्याङ्क यु